मैले म चाहिँ मेरो फेमेलीसँग चाहिँ एकपल्ट नेपाल घुम्नु गएको थिएँ र त्यो चाहिँ कैले भन्दाखेरि चाहिँ दुई हजार आठको कुरा हो म त्यतिखेर अलिक सानै थिएँ तर त्यति धेरै थाहा छैन र पनि जति थाहा छ त्यति भन्दिन्छु र म चाहिँ मेरो परिवारसँग गएको थिएँ घुम्न र घुम्न जाँदाखेरि चाहिँ हामी मेरो आफ्नै दाइको गाडीमा गएको थियो र हामी को को गएको थियो भन्दाखेरि म मेरो बाबाआमा दाजुदिदी काकाकाकी अनि बोजु पनि हुनुहुन्थ्यो र बडाबडी पनि हुनुहुन्थ्यो र हामी जँदाजाँदै अरू पनि फुपूहरू पनि जान्छु भन्नुभयो र आधा बाटोदेखिको उनीहरूले पनि उनीहरू पनि हामीसँगै गयो अनि जाँदाखेरि एत्ति धेरै मजा आएको थियो र त्यो हामी घुम्नु गएको चाहिँ त्यत्ति साह्रो त्यत्ति दिन त्यत्ति लामो दिनको ट्रिप त थिएन एस्तै तिन चार दिनको ट्रिप थियो र पहिलो चाटि चाहिँ म चाहिँ मलाई त्यत्ति साह्रो अब घुम्न जान त त्यति साह्रो इच्छा थिएन म त्यति खेर सानो थिएँ र मलाई गाडीमा जाँदाखेरि यस्तै भमिटहरू पनि हुन्थ्यो र म पहिलो चोटि हामी काठमाडौँ यहाँ कालिम्पोङदेखिको काठमाडौँ गयो र त्यहाँनिर कति खर्च भयो त्यो त थाहा भएन र हामी त काठमाडौँमा झरेर हामीले खानाहरू खायो अनि त्यो चाहिँ हामी अब हामी फर्स्ट र र हामी घुम्न जाँदाखेरि त्यहाँनिर खानाहरू त खायो तर अब त्यहाँनिर यताको इन्डियाको यता भारतको भन्दा उता नेपालमा अलिक पैसाको अलिक धेरै चर्चा नै छ अब बेसी नै हुन्छ यताको भन्दा यताको एक सौ रुपियाँ उतामा चाहिँ एक सौ साठी हुँदारहेछ तर यताको भन्दा चाहिँ अब यता पाँच रुपियाँमा मिमी पाउँदैछ भने उता साट बिस रुपियाँ हौ त्यस्तोतिर मात्रै हौ त्यस्तोतिर पाउँदारहेछ र मलाई चाहिँ यता नेपालको भन्दा चाहिँ उताकै धेरै महँगो लाग्यो र हामी काठमाडौँं गयो त्यहाँनिर घुम्ने जग्गाहरू थिएछ मलाई म सानैमा गएको र मलाई त्यत्ति धेरै थाहा छैन त्यहाँनिर के के भयो अनि हामी जाँदाखेरि चाहिँ हामी चाहिँ यस्तै जाडो जाडोको महिनामा गएको थियो र जाडोको महिनामा जाँदाखेरि चाहिँ धेरै जाडो थियो त्यहाँनिर र अब के भन्नु तपाईँहरूलाई अब त्यहाँनिर दामी अब घुम्ने जगा चाहिँ यस्तो दामी दामी रहेछ कि मैले अब सोचेकै थिइनँ मलाई म सानै थिएँ त्यतिखेर जाँदाखेरि तर अब त्यति साह्रो थाहा छैन र पनि मलाई चाहिँ त्यहाँनिर यस्तो दामी लागेको थियो अनि हामी त्यहाँनिर त्यहाँदेखि काठमाडौँदेखिको त्यहाँनिर चाहिँ हाम्रो काठमाडौँदेखिको त्यहाँ पोखरामा चाहिँ हाम्रो रिलेटिभ्सहरू थियो कि रिलेटिभ्सहरू को थियो भने नि त्यहाँनिर चाहिँ हाम्रो बाजे बोजु नै थियो तर बाजे चाहिँ बितिसक्नु भएछ अन्त बोजु हुनुहुन्थ्यो र बोजुकोमा गयो र उसको छोराहरू थियो र अब बज्यूको छोरालाई चाहिँ हामीले दाजु बा बोज्यूको छोरालाई चाहिँ हामीले काकाहरू पर्दोरहेछ र उनीहरूकोमा जाँदाखेरि चाहिँ अब के भयो भन्दाखेरि चाहिँ आबो मेरो त्यो फर्स्ट ट्रिप थियो म फर्स्ट टाइम गएको म त्यति साह्रो टाडो बाटो र म पुरा बिमार बिमारी बिमारी पनि भएँ र मैले भोलिपल्ट फेरि घुम्न जान सकिनँ किनकि मैेले त्यति लामो ट्रिप कहिले पनि गरेको थिइनँ र म अलिक बिमारी भएँ र भोलिपल्ट म घुम्नु जानु पाइनँ तर मेरो फेमेलीहरू चाहिँ घुम्नु जानु भयो अनि मलाई भन्नु हुँदै थियो अँ के भन्छ हामी त यस्तो यस्तो जग्गा घुम्नु गयो तँ त बिमार भइस् भन्दै मलाई मेरो बाबाले भन्नुभयो र मलाई पुरा मन दुखेको थियो त्यानिर जानु नपाउँदाखेरि सेकेन्डपल्ट घुम्नु जानु नपाउँदाखेरि र मैले भने मेरो बाबाहरूलाई अब हामी फेरि जानुपर्छ फेरि हामी नेक्स्ट टाइम फेरि अर्कोपल्ट फेरि हामी जानुपर्छ ल बाबा भनेर मैले भनेको थिएँ र हामी यता घर आयौँ घर आउँदा पनि दादाकै गाडीमा आएको थियौँ अनि त्यहाँदेखि चाहिँ हामी आइसकेर चाहिँ यस्तै कति छ महिना बादमा चाहिँ हामीले यो खबर पायौँ कि बज्यू चाहिँ बितिसक्नु भयो हरे आब बज्यू हुनुहुन्न भनेर चाहिँ हामीले चाल पायो र त्यहाँदिखिको हामी अहिलेसम्मन नेपाल गएको छैन र मलाई इच्छा छ एकपल्ट फेरि उयो जाने नेपाल जाने र म बाबा मेरो घरको दादा दाजुहरूलाई म भनी बस्छु कहिले जाने नेपाल हामी फेरि भनेर मलाई एकपल्ट फेरि नेपाल घुम्नु जान छ किनकि पहिलोचोटि जाँदाखेरि म त्यत्ति साह्रो घुम्नु जानु पाइन र आबो सेकेन्डपल्ट फेरि जान्छु र त्यतिखेर चाहिँ मज्जाले घुमेर आउँछु भनेर चाहिँ मेरो इच्छा छ